भारतीय समाजमा चाहिँ अब धर्मको त्यही ठुलो महत्वपूर्ण छ होइन अब भारतमा चाहिँ सबै धर्महरू एकजुट भएर बसेको छ होइन अब त्यसै लिएर अब क्रिस्तानहरूले होइन अब कत्ति क्रिस्तानहरूले कस्तो राम्रो राम्रो कुराहरू गर्छ अब एकदम शान्तिले बस्नु जाँड रक्सी नाखानु एक अर्काको सहायता गर्नुहरू भन्दै अब त्यसरी कुरा गर्छ अब त्यही लिएर हाम्रो हिन्दू समाज लिएर चाहिँ अब हिन्दूहरूले चाहिँ अब छोरीलाई एकदम लक्ष्मीको रूपमा हेर्छ गाईहरूको पूजा गर्छ होइन कसैको अपमान नगर्नु किताबहरूको सबैको पूजा गर्छ अन्त त्यही भएर मलाई अब हिन्दू क्रिस्तान सबै राम्रो लाग्छ होइन अब भारतमा चाहिँ त्यसरी नै अब समाज ए धर्म भिन्नै भिन्नै भए पनि अब समाजमा सबै मान्छेहरू एकजुट भएर बस्छ त्यही लिएर मलाई अब उयो भारतको चाहिँ उयो पुरा मन पर्छ